विगत केही दशकअघि हेर्दाखेरि चाहिँ युवा पिँढीले सांस्कृतिक परम्परालाई कडाइका साथ पालन गरेको देखिँदैन तथापि यो समकालीन परिस्थितिमा हेर्दा चाहिँ युवा पिँढीले यो आफ्नो सांस्कृतिक परम्पराको चेत राखेर यसलाई कडाइका साथ पालन गरेको देखिन्छ तथापि यो सांस्कृतिक मूल्यहरूको सांस्कृतिक मान्यताहरूको खस्किँदो पकडप्रति आफ्नो विचार राख्नुपर्दा चाहिँ यो हामीले आफ्नो सांस्कृतिक प्रति चेत नराखेर हो संस्कृति हाम्रो कता जाँदैछ हाम्रो परम्परा मूल्य मान्यता के छ भन्ने कुरा प्रति हामीले विचार चेतना नराखेर यसको पकड खस्किँदै गएको छ